हजुर ए हजुर खुल्लै छ त आउनु हुन्छ हजुर ए हजुर त्यही त तपाईँ नआउनु भएको पनि निकै भयो हो म त अन्त किन आउनु भएन कि मसँग केही मनमोटाउ भयो कि केही सौदाहरू अब महँगो भयो कि भनेर सोचि रहेको छु नि हजुर ए हजुर आउनुहोस् न हजुर लिएको छु कि हजुर अहिले त तेलको भाउहरू पनि घटेको छ सदाको भन्दा हो अलिक कम्ति भएको छ आउनुहोस् न सबै सामानहरू पाउनु हुन्छ नि हजुर छ त थुक्पाहरू आँटाको पनि छ मैदाको पनि छ मसिनो पनि छ चाउमिनको लागि हो भने चाहिँ हजुर अरू सामानहरू पनि हजुर हजुर हजुर ए आउनुहोस् न अरूकोमाभन्दा अब रेट अलिक कम्ती नै गरेर मिलाइदिन्छु नि अब तपाईँ सधैँ खानुहुने गाहकी हो होइन अब सदाकै कस्टमर हो तेलहरू हजुर हजुर छ त आउनुहोस् न फर्चुनको छ सफोलाको छ हजुर हजुर होइन ऊ त्यो फर्चुनहरू छ अस असली छ हजुर हमामहरूको नि छ अहिले आठ लिटरको हजुर हजुर यस्तै अब तपाईँलाई नौ सौ नौ सौ पचासतिर मिलाइदिन्छु नि आउनुहोस् न अब सदाको भन्दा त अब हजुर चामलहरू पनि राम्रो राम्रो छ हजुर राम्रो छ अब त्यही सोह्र सौ पचास सत्र सौ बाइस सौहरूको पनि छ हेरि हेरि छ क्वालिटी हेरि हेरि हजुर हजुर हजुर त्यो सोह्र सौ अठार सौहरूको पनि छ कि त्यो राम्रो छ हेर्नुहोस् न आएर निस्किनुहोस् न सब्जीहरू छ त अब त्यो डेली कस्टमरहरूले अब कतिले त सब्जीहरू पनि त्यो हजुर छ त टमाटर अहिले चाहिँ अलिक टमाटरको भाउ बढेको छ हजुर हजुर टमाटरको हजुर फेरि त्यो उँदो मम्बईको निस्कियो नि त कि त्यो भएर अलिक महँगो छ तर अब यताको भन्दाखेरि चाहिँ त्यो चाहिँ अलिक ढिलो बि बिग्रिन्छ त अब यताको चाहिँ छिटै बिग्रिहाल्छ हो हजुर हजुर हुन्छ निस्किनुहोस् ल अब महिनाको लास्ट लास्ट भइहाल्यो फर्स्ट महिनातिर निस्किनुहोस् न ल अब यस्तो हेरेर सौदा गर्नुहोस् न घिउ छुर्पी चाहिँ अहिले राखेको छुइनँ हौ अस्ति साह्रै चलेन पनि त्यो गाईको त्यो लम्पी भाइरसले गर्दा कि अन्त अहिले चाहिँ राखेको छुइनँ हजुर हुन्छ अर्को महिना निस्किनुहोस् न ल हुन्छ हुन्छ राखेँ है